मेरो कलमा पानी आउँछ हामी कलको पानी नै पिउँछौँ पानीको पानीले त हामी खाना बनाउँछौँ लुगा धुन्छौँ हैन नुहाउँछौँ र पानीको पानी आएन भने त हाम्रो जीवनमा धेरै फ फरक पर्छ किन भन्दा सबै काम त पानीले हुन्छ पानीबेगर त केही कामै त हुँदैन हैन त्यसैले हामीलाई एकदमै गारो पर्ने छ पानी आएन भने फरक पर्नेछ यो पानी हाम्रो कलको पानी सफा छ